ल अब अघिको कुराहरू चाहिँ यस्तै हो र बाजे बोजूको जुजू जुमाको कुरा नगरे पनि हुन्छ बाउको कुरा गर्नुपऱ्यो आमाको त कुरा छैन अब आमा त अब सानैमा मेरो खसेको र बाउले नै मलाई दुखः गरेर हुर्काएर यस यहाँसम्म बनायो भनौँ अब अब जवान बनायो भनौँ अब बुढो पनि भएँ अब के गर्नु अब बाउको पालादेखि दुखः गर्दै आएँ अब बाउले पनि दुखः गऱ्यो मैले पनि गरेँ र अब पाँचजना छोरा छोरी भयो मेरो तिन बहिनी छोरी दुई भाइ छोरा अब त सबैजनाको बिहे दान भयो जेठीको पनि छोरी छ माइलीको छोरा छ कान्छीको जै जन्म भएको छैन हुन्छ कि भन्ने आशा छ जेठा छोराको पनि एउटा छोरै छ कान्छाको पनि यदि बिहे दान भयो तर अब त्यसको सन्तान हुन सकेको छैन सायद हुन्छ होला भन्ने आशा चाहिँ राख्छु अनि प्रार्थना पनि गर्छु प्रभुलाई अब सबैको एक एकवटा भए पनि सन्तान चाहिँ भयो भने एउटा हुन्छ नि मेरो त पाँचजना भयो पाँचजना भयो प्रभुले मलाई दियो अब सबैको एउटा दुईटा एउटा दुईटा त होस् न अब सबैको एक एकवटा छ र यो कान्छा कान्छा छोराको पनि एउटा छोरा र छोरी भए देखिन एउटा नाति एउटा नातिनी भयो भने देखिन् चाहिँ त्यो बडा खुसीको कुरा हुन्थ्यो अहिले कान्छी छोरी पनि दुबईमा छ मङ्ग्सिर लाग्दा बिहे भएको त्यसको पनि एउटा छोरा र छोरी भइदियो भने त एउटा नाती नातिनी देख्न पाएँ भने त हुन्थ्यो भन्ने कुरा अरू त कुरा त केही पनि छैन अब मैले दुखः पएको कुरोहरू त कहाँ भन भनिरहनु लामो हुन्छ दुखः चाहिँ नै अब मैले चाल पाएर दुखः गरेको अनुसारले तै धेरै कुरो बुझेँ मैले मन्छेले दुखः नपाई त सुख पाइँदैन जे पनि अब गर्नै पर्छ दुखः भन्ने कुरो त खालि खाना पिना पकाएर खाए खानु मात्रै त होइन हुन त अब खाना पिना बनाउनु पनि दुखै हुन्छ धेरै कुछ हुन्छ अब त्यसलाई पनि जुगाड गर्नु त्यो पनि दुखै गर्नुपर्छ तर अब दुखः चाहिँ भन्ने कुरो कस्तो हो के हो जसले गरेको छ उसले चाल पाउँदछ गरेको छैन उसले दुखः भनेको चाल पाउँदैन अमिलो के हो पिरो के हो तितो के हो टर्रो के हो गुलियो के हो यो सब खाएर मात्रै हुँदैन त्यसको स्वाद चाहिँ कस्तो हुनुपर्छ ए यो त तितो पो रहेछ है यो त अमिलो पो रहेछ है यो त पिरो पो रहेछ है यो त गुलियो पो रहेछ भनेर मात्रै हुँदैन त्यसको स्वाद पुरा मजाले चाख्नुपर्छ चाख्नुपर्छ यो जिब्राले मुखले चाटेको जस्तो हुँदैन दुखः चाहिँ एउटा शरिरले चाट्नुपर्छ मुखले चाटेको हुँदैन यो शरिरले चाहिँ धेरै कुरो जानेको हुनुपर्छ गरेको छ भने जा जानिन्छ गरेको छैन भने केही पनि जानिँदैन यस्तै हो कुरो अब अब छोराछोरी भयो अब नाता नातिनी देखियो अब अब दुईजनाहरू देख्नु छ हो त्यति नै हो र मैले भन्ने कुरो तै यत्ति नै हो अब बुढाबुढी अब जुजू जुमा बाजे बोज्यू बाउ आमा भनेको कुरा चाहिँ त्यही हो बाजे बोज्यू जुजू जुमा त देखेन अब बाउ आमा भन्दा पनि आमालाई पनि देखेर पनि अब सानोमा देखेको मात्र हो त्यति ख्याल यो याद छैन शब्द मात्रै थाहा छ आमा भन्ने कुरा चाहिँ अनि बाउले मलाई चाहिँ दुखः गरेर हुर्कायो बढायो बिहे दान पनि गरियो अहिले अब नाता नातिनी पनि देखिँदैछु म यही हो र सबैलाई यै कुरा भन्छु मान्छेले दुखः गर्नुपर्छ दुखःहरूको अनुभव लिनुपर्छ तितो अमिलो कुराहरू पनि लिनुपर्छ सबै कुरो अप्ठ्यारो कुरोहरूको पनि जुन स्वाद लिनुपर्छ धन्यवाद ल